म फ फुलहरू चाहिँ लोकलै लाउँछु लोकल यतैतिरको अनि हाइब्रिड पनि लगाउँछु त्यो ती फुलहरू फुल्दाखेरि घरलाई सुहाउने पनि हुन्छ गर्दछ अनि कतिपय चाहिँ फुलहरूमा म मेडिसन फु मेडिसनिक फुलहरू नि लाउँछु जसले कि दबाईको पनि काम गर्छ अन्त फलमा भन्नु पर्दा चाहिँ फल चाहिँ म अरू त्यति बेसी त हुँदैन हाम्रोतिर अनि त्यो अहिले घरमै फल्ने चाहिँ अम्बक भयो दारिम भयो अन्त त्यस्तोहरू चाहिँ लगाउँछु त्यहाँबाट फुलमा अब फेरि जानु पर्दाखेरि सयपत्री गोदावरी मखमली फुलहरू दसैँ तिहारको बेलामा चाहिँ लगाउने गर्दछु म फलफुल तरकारीहरूमा म तरकारीहरूमा सिजनेबल तरकारी पनि लगाउँछु अनि त्यहाँबाट यो बीँ करेलाहरू चाहिँ बीँहरू चाहिँ बोटहरू जोगाउन सक्यौँ भने अर्को यो बर्ष रोपेको अर्को बर्ष पनि हुन्छ त्यसैले गर्दाखेरि बीँहरू त्यस्ता खालके फलहरू म लगाउँछु तरकारीहरू सागहरू पनि लगाउने गर्दछु दसैँ तिहारको बेलाको लागि अनि त्यहाँबाट यही फलहरू फुल फलफुल तरकारी बेचेर म घर खर्च पनि गर्छु डल्ले खोर्सानी पनि रोप्छु डल्ले खोर्सानी पनि हुन्छ हाम्रोतिर त्यहाँबाट डल्ले खोर्सानी रोप्छ खा खान्छौँ पनि डल्ले खोर्सानीको अचार पनि हाल्छौँ त्यसैलाई बेच्छु पनि अन्त यो मैले यो सबैको बिरुवाहरू कहाँबाट ल्याँउछु भनेर भन्दाखेरि चाहिँ हाम्रो यहीँ माथि गाउँ गाउँमै एउटा दोकान छ अनि उहाँहरूले चाहिँ राम्रो क्वालिटीको लि राम्रो क्वालिटीको ल्याउनु हुन्छ बिरुवाहरू बिउहरू उहाँहरूकोबाट किनेर ल्याएर रोप्ने गर्दछु म चाहिँ